सर्वप्रथम मैले मेरो बाली कसरी बेच्नुपर्छ भन्दाखेरि मेरो बाली मेरो बारीमा जेजे उम्रिन्छ त्यो कुरालाई म सिधा लगेर बजारमा बेच्दिनँ त्यसलाई त्यो कस्तो माध्यमबाट जान्छ भन्दाखेरि एकजाना गाउँमा उठाउने व्यक्ति आउनुहुन्छ बाली उठाउने व्यक्ति आउनुहुन्छ र उहाँले आएर आफ्नोमा भएको सरसामाग्री जति पनि बारीमा उम्रिएका अथवा फलेका फसल छन् ती फसललाई उठाएर बजारमा लिएर जानुहुन्छ र उहाँले लगेर बेच्नुहुन्छ र जसरी हामी उहाँकोबाट ऋण खान्छौँ अथवा उहाँकोबाट लिएका पैसाले फेरि पनि उन्नति गर्न सक्छौँ र यसलाई राज्यमा बेच्ने नियमहरू धेरै छन् जस्तै अङ्ग्रेजीमा भन्नु पर्दाखेरि प्रड्युसर होलसेलर र रिटेलर र प्रड्युसर भनेको हामी भयौँ जसले बारीमा फसल उगाउछौँ र ती फसललाई लगेर होलसेलर भने हाम्रा ब्यापारीहरूलाई बेच्छौँ र ती ब्यापारीहरूले लगेर त्यो कहाँ पुऱ्याउनु पर्ने छ बजारमा लगेर उहाँहरूले पुऱ्याउनुहुन्छ र बाली कसरी हुन्छ भन्दाखेरि हामी विशेष इस्कुस धान सुन्तलाका खेती गर्छौँ सुन्तला एकपल्ट लगाइएपछि त्यसलाई फेरि दुबारा लगाइरहनु पर्दैन गोडगाड मलजल गरेर त्यो वर्षै वर्षेनी फल्छ जो सुन्तला एक एक रुखमा फल्ने चिज हो जसलाई एकपल्ट लगाइएपछि बारम्बार लगाइरहने जरुरत पर्दैन समय समयमा त्यसको कलम काटिन्छ र ती कलमलाई लगेर बारीमा रोपिन्छ अनि त्यसको गोडमेल स्याहारसुसार गर्न धेरै आवश्यकता छ र त्यो ती फसललाई उगाएर त्यो फसललाई लिएर गइन्छ अनि ती फसल मङ्सिरका समयमा कार्तिक अनि मङ्सिरका समयमा ती फसललाई टिपिन्छ अनि सुन्तलालाई टिपेर ती व्यापारीहरू आउँछन् अनि मोल गर्छन् ती व्यापारीहरू आएर मोल गर्छन् र जसले आफूलाई अलिक ज्यादा मोल दिन्छ उसैलाई ती सामान दिने हो अनि त्यो सामान उनीहरूले आएर आफ्नो कर्मचारीहरू लगाएर टिपेर लान्छन् अनि लगेपछि उनीहरूले बजारमा लगेर बेच्छन् र हामीलाई पैसा ल्याएर दिन्छन् र फेरि अर्को वर्ष त्यसैबाट केही उपलब्धी आफ्नो केही पैसा आफ्नो प्रयोगको लागि राखेर अनि केही पैसा आफ्नो फेरि पुनः बाली गर्नका लागि चलाउँछौँ सुन्तलाको खेती यसरी थियो र अब अर्को भन्नु पर्दाखेरि हामी इस्कुस खेती गर्छौँ र इस्कुस खेती गर्नु पर्दाखेरि के गरिन्छ भन्दा त्यसलाई वर्षेनी लगाउनु पर्छ र एकपल्ट रोपिएको इस्कुस फेरि पुन अर्को वर्ष हुन्न किनकि त्यसको जरासमेत बिक्री हुन्छ इस्कुसका टुप्पा इस्कुसका फल इस्कुसका लहरा अनि इस्कुसका जरासमेत बिक्री हुन्छ इस्कुस बेच्नु पर्दाखेरि कसरी बेचिन्छ भन्दा यसलाई पनि सुन्तला बेचिए जसरी नै त्यही नियममा बेचिन्छ र जसरी व्यापारी आउँछन् इस्कुस टिप्छन् अनि आफ्नो मोल गरेर लिएर जान्छन् अथवा यसलाई राज्यस्तरीय अनि अन्तराष्ट्रिय स्तरीयमा बेच्नु पर्दाखेरि हामीले सिधासिधी यसलाई मन्डीका ती साहुहरूसँग सम्पर्क गरेर बेच्न सक्छौँ र इस्कुस खेती गर्नु पर्दाखेरि कसरी गरिन्छ भन्दा यसलाई खाडल खनी त्यसमा मल हाली मल हालेर त्यसमाथि इस्कुसका बिजन लगाइन्छ अनि बाइस पच्चिस दिन भित्रमा इस्कुसको बिजन यता प्लान्ट अथवा बिरुवामा परिणत हुन्छ अनि त्यो परिणत हुँदै त्यसलाई स्याहारसुसार गोडमेल गरेर केही समय पश्चात त्यो फसल त्यो लहरिँदै लहरिँदै जान्छ अनि लहरिँदै गए पछि त्यसलाई के गर्नुपर्छ भन्दा बाँसको मचान लगाइन्छ बाँसको मचान लगाएर बाँसको मचान लगाएर त्यसलाई गोडमेल गरी बाँसको मचान लगाएपछि बाँसको मचान लगाएपछि त्यो मचानमा चढछ अनि त्यो फुल्छ अनि फल्छ समय समयमा त्यसको पत्ता टिपिरहनु पर्ने हुन्छ र यसैले यसैले इस्कुस यहीँ तरिकाले फलाइन्छ अनि फेरि भन्नु पर्दाखेरि धानको खेती धानलाई बियाड राखिन्छ बियाड राखिएर त्यसलाई फेरि त्यसलाई बाइस पच्चिस दिनमा फेरि पुनः खेतमा रोपिन्छ जसरी धान रोप्नका लागि धेरै पानीको आवश्यकता पर्छ पानी छैन भने धान रोप्न असमर्थ छौँ जसरी खेतमा खेतलाई दुई तिनदिन अगाडि हिल्याएर खेतलाई रोपिने गरिन्छ अनि हिल्याएर त्यसलाई गोरुको माध्यम अथवा ट्र्याक्टरको माध्यमबाट गरिन्छ अनि त्यो खेत सम्म बनाएपछि लेबलिङ गरी अथवा सम्म गरिएपछि त्यसलाई रोपिने काम गरिन्छ र खेतमा काम गर्ने व्यक्तिहरूलाई फ्याउरी लाउने फ्याउरे अनि बाउसे अनि हली र दाँधे चलाउने हली अनि रोपार हुन्छन् र जसरी यिनीहरूको अन्य अन्य काम बिभाजन गरिएको हुन्छ र समय समयमा एउटा नेपाली संस्कृति थियो जसमा बेठी भन्ने चिज गरिन्थ्यो जसमा पन्चे बाजा बजाएर धान रोपिने गरिन्थ्यो यो एक पर्बको रुपमा जस्तो मनाइन्थ्यो तर अहिले यी सबै लुप्त हुँदै गएका छन् र यसैगरी अन्य विषयहरू भन्नु पर्दाखेरि धान र धान यसरी असारमा रोपिए पछि यसको पुनः गोडमेल गरी आली अँचिला गर्दै लाँदै गोड्दै लगेपछि मङ्सिरमा कार्तिक मङ्सिरको समयमा धान फल्छ र ती धानलाई बिटा बनाएर झारिएर अनि फेरि ती बिटालाई परालको रुपमा गाईबस्तुलाई खुवाउने गरिन्छ अनि गाईबस्तुलाई खुवाएर ती अन्न रहेका अन्न ती अन्नलाई अन्नलाई कति वर्षेनी खानलाई राखिन्छ अनि अन्य उब्रेकाहरू लगेर बजारमा बेचिन्छ बजारमा बेचिएका अन्न गएर बजारमा सप्लाई हुन्छन् अनि यसरी नै धानको खेती गरिन्छ अनि सुन्तलाको खेती गरिन्छ अनि इस्कुसको खेती गरिन्छ यसै प्रकारले खेती गर्दै गर्दै लगिने हाम्रा चिजहरू यी छन् र इस्कुस पनि धेरै फाइदामूलक चिज हो जसले धेरै पैसा साट्न सक्छ धेरै पैसा साट्नु सक्दाखेरि इस्कुसमा धेरै फाइदा छ जस्तै जति इस्कुसका जरासमेत पनि बिक्री हुन्छन् र यसलाई हामी अन्तराष्ट्रिय अथवा राज्यस्तरीय बजारमा ल्याउनु पर्दाखेरि हाम्रो माध्यम छ साहुजीका माध्यमबाट अथवा आफूले फलाएका फसल सिधासिधी लगेर साहुकहाँ लगेर बेचियो भनेदेखिको आफूलाई धेरै मुनाफा हुन्छ यसका सरकारी बिचौलिया व्यापारी नियमहरू धेरै छन् तर यसमा ठगीहरू पनि हुने गर्दछ र यसैले ती आम किसानहरू नमरुन् भनेर ती अ अहिलेको समयमा सरकारले धेरै नियमहरू बनाइदिएका छन् जसले गर्दाखेरि किसानहरू ठगिन धेरै कम् भएका छन्